मलाई लाग्छ कि मिडिया र शिक्षा प्रणालीमा नेपाली भाषाको अस्तित्व प्रयोग भएको छ जस्तो लाग्दैन किनभने हाम्रो नेपाली भाषा केही क्षेत्रमा मात्र सीमित छन् दार्जिलिङ जिल्ला अनि सिक्किम जिल्ला बाहेक अरू ठाउँमा हाम्रो भाषाको मिडिया र शिक्षा प्रणालीमा प्रयोग भएको पाइँदैन